पहिला पहिला पौडी खेल्दाखेरि धेरै गहिरो पौडी खेल्ने स्थानमा पौडी खेल्नु हुँदैन त्यो माथि खोला नालातिर खेल्नु ट्राई गर्नु हुँदैन अन्त जब पनि खेल्नु थाल्छ त्यो बेला आफ्नो टाउको माथि राख्नु ट्राई गर्नु पर्छ तर पनि श्वास तान्दाखेरि श्वास नाकले नतानेर मुखले तान्नु पर्छ मुखले ताने पछि मुखमा पानी आए पछि जिब्रोले बाहिर पानीले ठेलीकन फेरि नाकले तान्नु पर्छ